हाम्रो क्षेत्रमा विशेष गरी प्रख्यात स्थानीय खानाहरू चाहिँ हो मकैको चामलको भात छुर्पीको मोमोस थुक्पा सेल रोटी होइन गुन्द्रुक सिन्कीको रस किनामाको झोल कौडी आलु मिमी सेफाले र सेकुवा हो हो र यो प्रकारको मिठो खाना पाउने रेस्ट्रुरेन्ट चाहिँ हो चन्दन रेस्ट्रुरेन्ट र फिसल होमस्टेमा पनि पाउँछ